बिशेष मैले चाहिँ किताबहरू चाहिँ अब मेरो नजिकै एउटा पुस्तक पसल रहेको छ कुमार छेत्रीको ज्ञानकला पुस्तक पसल त्यसमा चाहिँ नेपाली किताबहरू सेकेन्ड ह्यान्ड बुकहरूको स्टोरहरू छ तर त्यहाँनेरि उपलब्ध क हुने गर्छन् र त्यहीँबाट चाहिँ मैले मलाई चाहिने मेरो लागि किताबहरू ल्याउने गर्छु ज्ञानकला पुस्तक पसलबाट र त्यहाँबाट ल्याएको किताबहरू मेरो लागि लाभदायक पनि भएका छन् र जुन सेकेन्ड ह्यान्ड बुकको म किन्छु त्यो उचित दख्ता उतेस्को कभरहरू त्यसको पृष्टहरू राम्रै रूपमा रहेको पनि हामी पाउँछौँ र त्यही भएर मैले चाहिँ त्यहाँबाटै सेकेन्ड ह्यान्ड बुकहरू लिने गर्छु ज्ञानकला पुस्तक पसलबाटै